हजुर हजुर हजुर म सुन्दैछु ए ए हजुर हजुर ए हजुर हजुर हो त म लक्ष्मी छेत्री

हजुर पिल्लो फाइट भन्थ्यौँ हामीले हजुर हजुर हजुर हजुर हामीले गराउँदैछौँ नि हजुर हजुर ए हजुर हजुर अँ ए हजुर हजुर हुन्छ हुन्छ त्यही विषयमा हजुर तपाईँ हेड भेटेर बात मारौँ न ल भेट्नुहोस् न मसँग आएर ल हुन्छ हुन्छ